सुन्नुहोस् न त्यो मैले अस्ति तपाईँकोबाट एउटा लुगा किनेको थिएँ नि त्यो लुगाको क्वालिटी एकदमै दामी एकदमै भन्दा पनि एकदमै दामी रहेछ हो अन्त मेरो सबै साथीहरूले अन्त दिदीहरूले पनि मनपराउनु भयो हो एकदमै लुगाको क्वालिटी एकदमै दामी भुवा पनि नउठ्ने रहेछ अन्त त्यो चाहिँ हामी पनि यतातिर अब बिजनेस गरौँ भनेको लुगाको अन्त त्यसै कारण तपाईँलाई तपाईँबाट अलिकति एउटा ओपिनियन मागौँ भनेको त्यो त्यस्तो लुगा चाहिँ तपाईँ कहाँबाट ल्याउनुहुन्छ एकदमै दामी क्वालिटीको रहेछ अन्त यताको गाउँ ठाउँको मान्छे मेरो सबै रिलेटिभ्सहरूले पनि साह्रै मनपरायो कि अन्त तपाईँकै दोकानबाट चाहिँ हामी उयो गर्ने नि सप्लाई गर्ने तपाईँ अब बिजनेस चाहिँ गर्ने भन्नु खोजेको कि तपाईँ त्यो लु ल्याएको थिएँ नि मैले हो जुन चाहिँ लुगा हौ त्यो क्वालिटी एकदम दामी कलर पनि नजाने रहेछ अन्त भुवा त झन् उठ्दैन रैछ त्यो चाहिँ सबैले यतातिर सबैले मनपरायो कि अन्त मेरो पनि अलिकति आइडिया आयो हो हामी पनि अब बसी बसी के गर्नु भनेर चाहिँ तपाईँसँग यसो बिजनेसको टिप्स त्यो लुगाको तपाईँ कहाँबाट ल्याउनुहुन्छ भन्ने सोधौँ भनेको नि